जीवनयापनको लागि चाहिँ मैले घरमा साग सब्जीहरू रोप्ने गर्दछु र धेरै किसिमको सिजनल साग सब्जीहरू रोप्दछु र ग्रिन हाउस बनाएर चाहिँ यसलाई मैले राम्रोसँगले उब्जाउने गर्दछु र यो उब्जेको साग सब्जीलाई चाहिँ म छेउकै नजिकको बजार हप्तामा एक दिन लाग्ने बजारमा लगेर बेच्दछु र छेउकै दोकानहरूतिर पनि म यसलाई बेच्नुको लागि दिँदछु र यसरी गाउँ ठाउँमा हामी आठो पैँचो गरेर साटासाट गरेर साग सब्जीहरू उब्जाएर खाने गर्दछौँ र अर्को कुरा चाहिँ गाई बस्तुहरूको पनि पालन गर गरेको छु मैले र दही दुध घिउहरूबाट पनि मेरो जीवनयापनको लागिकै खर्चहरू निस्कने गर्दछ